हेलो नमस्ते काका हजुर के छ अनि हालखबर आजकल तपाईँको ए हजुर अनि कोकू कोकू कोपाहरू ठिकै हुनुहुन्छ होला है काकीहरू सबै ठिकै हुनुहुन्छ होला ए हजुर त्यही त म अब कालिम्पोङ आऊँ भनेको कि अन्त त्याही त यसो अब अहिले छुट्टी छ हो कामको हजुर अब म त्यो दुई दिन जस्तो बादमा आउँछु होला कि हजुर त्यही त अनि तपाईँको त्यतातिरको खानाहरू चाहिँ के कसो छ हौ हजुर ए हजुर हजुर हजुर ए हजुर ढिँडो सिस्नुहरू है कस्तो मिठो हुन्छ होला नि है ए हजुर मलाई चाहिँ किनेमाको अचार हो अन्त त्यो आयो भने त्यो यसो अब वरिपरि अब हेर्छु नि म अब खानाहरू त्यही त ढिँडोहरू पनि त्यहाँ अब धेरै समय बादमा अब त्यतातिर आइन्छ हो जे भए पनि अब नेपालीको खानाहरू भनेको त अब त्यो ढिँडो सिस्नुहरू भनेको त अब हामीले जातले पाएको है अन्त त्यस्को त अब स्वादै फाल्टै हुन्छ नि त हजुर हजुर हजुर हजुर हजुर ए हजुर म हुन्छ त्यही त म दुई दिन या फिर तिन दिन जस्तो बादमा आउँछु होला कि हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ सबलाई सोद्धै थियो अरे भनिदिनु नि हुन्छ हुन्छ हुन्छ हुन्छ सबलाई सोद्धै थियो अरे भनिदिनु हुन्छ ल राख्